खनिज पदार्थ प्राकृतिक ग्यास र पानी जस्ता प्राकृतिक स्रोतहरूको निरन्तर उपयोग भइरहेको छ अनि प्राकृतिक स्रोतहरूको अधिकतम खपतले वातावरण पृथ्वी र हाम्रो प्राकृतिक ब्यवस्थालाई धेरै असर पारिरहेको छ किनकि अहिले धेरै हामी सुन्ने गर्दछौँ कि हाम्रो जुन पृथ्वी छ त्यसको त्यसको जुन तापमान हुनु पर्ने छ त्यो धेरै बढिरहेको छ पहिला जस्तो थियो अहिले त्यस्तो छैन मौसमहरूमा पनि यसको हामी परिणाम हामी देख्न सक्छौँ किनकि दार्जिलिङलाई लियो भने दार्जिलिङमा पहिले पहिले हाम्रो बाजे बोजू हुँदाखेरि अर्कै मौसम थियो किनकि त्यहाँ चिसो पर्दाखेरि हिउँहरू हुने गर्दथ्यो तर त्यो कति वर्षमा भएकै थिएन तुसारोहरू लागेकै थिएन तर जब यो कोविड लाग्यो तब के भयो भन्दाखेरि यो प्राकृतिक जुन नयाँ यो ग्यासहरू छ त्यसलाई अलिक कम्ती मात्रमा चलाउने गरेको थियो अनि फेरि हामी के देख्न सक्छौँ भन्दाखेरि हामीले खेरि मौसममा परिवर्तन भएको देख्न सक्छौँ किनकि फेरि हाम्रो दार्जिलिङमा फेरि त्यो हर्षको जुन हामीले कहिले पनि नदेखेको हिउँहरू थियो फेरि हामीले देख्न सक्यौँ तर तर यसले गर्दाखेरि हाम्रो जुन पृथ्वीको जुन हाम्रो एउटा स्ट्रक्चर छ त्यसलाई धेरै नै हानी हानी पनि पुर्याएको छ किनकि घामहरूको जुन रे रेडियन हुन्छ त्यो मजाले त्यो मजाले पृथ्वीको जुन एट्मोसपियर हुन्छ त्यहाँबाट जानु सकेको नै छैन अनि पृथ्वीमा मान्छेहरूको पनि धेरै सङ्ख्या बढिसकेको छ अनि हामी हेर्यौँ भने किनकि जति सङ्ख्या बढ्यो त्यति नै जुन यो खनिज पदार्थ यो तेलहरू छ त्यसको अझ चलाउन अझ त्यसको जोडले हुन्छ अनि मेरो के धारणा छ भन्दाखेरि हामीले जति सक्दो त जुन हामीले जस्तो कि प्राकृतिक स्रोतहरू हुन्छ त्यो नै हामीले चलायो भने प्राकृतिक स्रोत मान्नाले प्राकृतिक सोर्स अब् इनर्जी हामीले युज गर्यौँ भने त्यो हाम्रो लागि साथै हाम्रो पृथ्वीको लागि पनि फलदायक हुने गर्दछ